म खरसाङको एउटा सानो गाउँबाट बिलङ गर्छु मैले इङ्ग्लिस अनर्समा ग्र्याजुएसन गरेको हो अनि म एउटा शिक्षिका हो र म पाठशालामा पढाउँछु प्राइमेरी सेक्सनलाई मलाई मेरो कामको साथमा खाना पकाउनु पनि मनपर्छ म धेरै थरिथरिको खानाहरू पनि घरमा पकाउने गर्छु र अरूको सहायता गर्नु मलाई धेरै खुसी लाग्छ पाठशाला छुट्टी हुँदा मेरो खाली समयमा म चित्र बनाउनमा पनि सिपालु छु मलाई खालि बसिरहनु मनपर्दैन म आफ्नो स्वास्थ्यको लागि एक्ससाइजहरू गर्छु र भ्याएको बेलामा वकमा पनि जान्छु मलाई घुम्नु पनि मनपर्छ र सालमा म आफ्नो परिवारसँग सधैँ एकपल्ट त घुम्नु जान्छु किनकि घुम्नु आफ्नो सेहदको लागि पनि राम्रो हो र आफ्नो स्ट्रेस टेन्सनहरू पनि कम्ती हुन्छ र त्यसैले म सबैलाई सालमा एकपल्ट घुम्नु जानु भनी सल्लाह दिनी दिन चाहन्छु यसरी नै हामीले आफ्नो परिवारसँग पनि टाइम बिताउन सक्छु र हाम्रो जीवनमा सबै कुरा राम्रो भएर जान्छ